अब होइन अब इन्डियाको फेसन चाहिँ पहिलाकोभन्दा धेरै चेन्ज भइसकेको छ अनि अब यहाँ अब केटाहरू केटीहरू होइन अब पेन्टहरू सबै स्टाइल भन्दै फाटेको पेन्ट अनि त्यो फाटेको टी सर्टहरू चाहिँ होइन धेरै ध्यान दिन्छ

अब फेसन पहिलाखेरि अब फेसन अब नेपालीहरूको हाम्रो इन्डियामा नेपालीहरूको यो कोट दौरा सुरूवालहरू हुन्थ्यो अहिले चाहिँ यस्तोहरूको केही उयै छैन अहिले त यस्तो कसैले लाउन पनि मान्दैन लाउँदैन पनि हो अनि यता प्लेन साइडतिर हुन्थ्यो पहिला धोतिहरू लगाएर हिँड्थ्यो अहिले त्यस्तोहरू छैन केही छैन अनि केटीहरूको अब केटाहरूको चाहिँ होइन यो फाटेको पेन्ट केटीहरू पनि त्यस्तै फाटेको अब आफ्नो उयो चाहिँ इज्जतहरू होइन अलिक अप्ठ्यारै हुन्छ त्यसमा त्यसैले होइन अब फेसन अब मलाई चाहिँ मन परेको भनेको चाहिँ अब पेन्ट हो जिन्स पेन्टहरू होइन टी सार्ट र पेन्टै मनपर्छ अनि म त्यो किन्न चाहिँ कालिम्पोङमा बजारमा पनि पाउँछ होइन यता अलगाडाबाट पनि किन्न सक्छु अनि अनलाइन बेसी जस्तो चाहिँ होइन अनलाइन सपिङ अब अनलाइन सपिङ अहिले धेरै चलिरहेको छ त्यसैले प्रायः जस्तो चाहिँ अनलाइनबाटै मँगाउछु म पनि होइन अनि त्यो पहिलाको ट्रेडिसनहरू त सबै हराइसकेको छ त्यो काटीहरू आफ्नै केटाहरू नि अब केटाहरू केटीहरू भनौँ भने अब पहिलाको ट्रेडिसनेल ड्रेसहरू केही त्यसको वास्तै गर्दैन होइन त्यसैले अब यति भन्छु